हेलो हजुर स्निकनबाट बोलेको भन्नुहोस् हजुर भन्नुहोस् ए जुत्ता किन्नु थियो ए हजुर हजुर कुन चाहिँ सुको साइज कति होला तपाईँको छ नम्बर हो छ नम्बर भनेपछि कुन चाहिँ जुत्ता लाउनुहुन्छ तपाईँ नर्मली अरूबेला चाहिँ कुन चाहिँ कम्पनीको नाइकीको लाउनुहुन्छ है अन्त योपालि पनि के नाइकीकै हेर्नुहुन्छ कि अलिक अर्कै कम्पनीहरू हेर्नुहुन्छ कि के गर्नुहुन्छ नाइकी अँ त्यसो भए त छ नम्बर भनेपछि फोर्टी आइहाल्यो हो अहिले फोर्टीमा तपाईँलाई कस्तो मनपर्छ मतलब तपाईँ स्पोर्ट्स सु एकदम त्यो रनिङ सुज किन्ने हो कि कि तपाईँलाई फर्मल अब हुन्छ नि यताउता लाउने कि क्याजुएल सुजहरू किन्नुहुन्छ कि यसो प्यान्टसहरूसँग जाने जिन्ससँग जाने क्याजुएल सु है अन्त हाई एङ्कल लो एङ्कल अलिक हाई नै मतलब त्यो मिड कि त हाई एङ्कलजस्तो है हजुर धेरै नै अप्सन छ कि के केमा छ भने तपाईँको नर्मल नाइकी अब तपाईँको नर्मल नाइकी हेर्नु भने एसबी डङ्क भन्ने आउँछ एउटा ब्ल्याक र वाइट कलरमा अन्त त्यस त्यसको पनि एङ्कल छ हाम्रोमा हो अन्त अर्को छ तपाईँको यो जर्डनको जर्डनमा त रेट्रो वान रेट्रो टू रेट्रो थ्री यो डल्लै छ यो सबैको एङ्कल छ कलरहरू चाहिँ अब अलिकति तपाईँले चुज गर्नुभयो भने चाहिँ राम्रो हुन्छ त्यसको हिसाबले बेट्टर हुन्छ कुन चाहिँ कलरहरू चाहिँ यसो किन्नु छ होला तपाईँलाई ब्लू कलरको है ब्लू कलरको भन्दा नि एउटा बेस्ट अप्सन छ कि तपईँको लागि जर्डनको होइन मिड एङ्कलमा नाइकीकै जर्डनको मिड एङ्कलमा चाहिँ ब्लू कलरको चाहिँ तपईको युएनसी ब्लू भन्ने छ एउटा हो अलिक ब्राइट युएनसी ब्लू भन्ने छ कि अलिक ब्राइट छ कलर चाहिँ एकदम त्यो ब्लू कलरको क्या अन्त अर्को चाहिँ तपाईँको छ एउटा रोयल ब्लू भन्ने छ कि त्यो रेट्रो वानको त्यसको चाहिँ तर कपडा अलिकति राम्रो छैन त्यो चाहिँ अब पर्सनल एक्सपिरियन्स गरेर भनेको मैले तपाईँलाई कपडा अलिक राम्रो छैन अन्त त्यो कपडा चाहिँ एक दुईखेप धुँदाखेरि त्यो गइहाल्ने कलर गइहाल्ने टाइपको हुन्छ नि त्यस्तो चाहिँ युएनसीको चाहिँ राम्रो हुन्छ लेदरको हो युज गरेको छ राम्रो छ किन्नु भयो भने राम्रो छ त्यसको चाहिँ हजुर तपाईँको रेन्ज चाहिँ कति होला थर्टी फाइभ है ए हुन्छ हुन्छ थर्टी फाइभमा त पाउनुहुन्छ नि हाम्रोमा धेरै कम्तीदेखि नै स्टार्टिङ छ अन्त थर्टी टूसम्ममा त त्यो तपाईँको आई पनि हाल्छ रेट्रो वानको युएनसी त त्यो फ्याट तपाईँले थिच्नु पनि पर्दैन अलिक कम्ती नै पर्छ अरू कुनै अरू कुनै जुत्ताहरू कि त केही अब एक्ससरिजहरू जुत्तासँग कि मोजाहरू कि त एक्स्ट्रा लेस एक्स्ट्रा लेसहरू भयो कि त मोजाहरू भयो हजुर सक्स पनि है एक जोडी नि तपाईँ बरू नि बेस्ट बरू हाम्रो दोकानमा आएको राम्रो हुन्थ्यो होला हौ अँ भोलितिर कहिले कहिले फ्री हुन्छ तपाईँ भोलि फ्री हुनुहुन्छ भोलितिर आउनुहोस् न ल दोकानमा आउनुहोस् कि अन्त हेरेर मज्जाले चुज गरेर म तपाईँलाई त्यो जर्डनको त्यो युएनसी पनि देखाइदिइहाल्छु हो अन्त हेरेर अन्त जाँदा हुन्छ नि ल तपाईँलाई मनपऱ्यो भने किनेर पनि जाँदा भयो नभए हेर्दामै केही छैन हुन्छ ल हुन्छ हुन्छ हुन्छ वेलकम हुन्छ